मलाई चाहिँ अब अप्ठ्यारो भनेको चाहिँ मलाई अब पिज्जा बनाउन चाहिँ अप्ठ्यारो लाग्यो किनभने अब मैले पिज्जा बनाउनु है ट्राई गरेको थिएँ अन्त अब बनिनु त बनियो तर अब जुन हिसाबमा जुन सोचमा मैले पिज्जा बनाएको थिएँ त्यो त्यो खालको चाहिँ अब भएन किनभने अब मेरोमा माइक्रो ओभन ओभन पनि थिएन है अनि अब मैले कराहीमा बनाएको थिएँ अब त्यस्तो अब राम्रो चाहिँ भएन अब मलाई इच्छा चाहिँ छ मलाई एकदमै अब पिज्जा बनाउने भनेको जस्तो पिज्जा चाहिँ अब भएन